सर्वप्रथम त कार्यस्थलमा झगडा भयो भने मो त्यो जुन झगडादेखि झगडा हुने व्यक्तिलाई अलिकति पर लगेर एकान्तमा लगेर दुई व्यक्तिलाई म पहिला सम्झाउने काम गर्छु झगडाको निचोड खोज्छु के के विषयमा भएको हो मेरोबाट के त्यसमा योगदान दिन सक्छु झगडा कुनै पनि झगडा एउटा कुनै बिषयमा हुन्छ कसैलाई केही कमी भएको हुन्छ या कसैलाई केही बेसी भएको हुन्छ या कसैलाई भार परिरहेको हुन्छ त्यसलाई म कोट्याएर खोज्ने गर्छु अनि दुई दुई पक्षलाई म दुई पक्षलाई सोध्छु कि के बिषयमा झगडा भएको र के कमी भएको त्यो सोधेर त्यो गुनासो सोधेर म अनि त्यस झगडालाई दुई पक्षलाई बराबर पारेर दुई पक्षकै सुनेर अब यो बादमा फेरि त्यो त्यो चिजलाई एकदमै नदोहोऱ्याउने प्रकारले म त्यो झगडालाई निमट्याउने कोसिस गर्छु अनि झगडाको कस्तो कारण हुन्छ कसैलाई केही काम बेसी भइरहेको कसैलाई के कसैलाई जानेर पनि बोलेर पनि बोल्न नसकिरहेको त्यो हुँदा हुँदा थुप्रेर थुप्रेर थुप्रेर मान्छेको त्यो समयमा चाहिँ ब्लास्ट भएको हुन्छ अनि त्यही कारणलाई चाहिँ अन्त दुईजनामा एकदमै अब बादमा चाहिँ अब रिलेसनलाई म फेरि कमन रिलेसन बनाउने कोसिस गर्छु तिमीलाई के कमी भएको तिमीलाई के कमी भएको हो यो यस्तो हुँदैन यो उस्तो हुँदैन भनेर म त्यसलाई चेष्टा गर्छु अन्त त्यो झगडाको कुनै पनि एउटा झगडाको त्यति ठुलो उयस हुँदैन त्यसमा अब मान्छेमा कमी हुन्छ सोच्ने पवर कमी भएको कारणले गर्दाखेरि चाहिँ त्यो झगडा भएको हुन्छ त्यो सोचलाई चाहिँ अलिकति परिवर्तन गर्ने म मेरोबाट मेरो दुई चार शब्दले म चेष्टा गर्छु त्यसलाई त्यो झगडा झगडा भन्ने कुरा मान्छेमा ल्याक अफ नलेज कम कोही पनि ज्ञानको कमिले गर्दा झगडा भएको हुन्छ अन्त कार्यस्थलमा झगडा भनेको कोही कामको बोझले पनि भएको हुन्छ त्यसलाई कामको बोझ भएको छ भने त्यसलाई काम अलिकति घटाइदिने अनि अरू सबैमा सामान्य हिसाबले काम बाँडिदिने अनि कसैमा केही ज्ञानको कमी भएको छ भने त्यसलाई ज्ञान पूर्ति गर्ने त्यसले गर्दा झगडाको कारणलाई म त्यसरी सुल्झाउछु